हेलो हजुर को बोल्नु भएको ए हजुर हजुर भन्नुहोस् न दी हजुर

दिदी त्यस्तो होइन हामीले त फ्रेसै ल्याउँछ दुध के भएर तपाईँहरूको चाहिँ त्यस्तो भयो हौ कसैले कम् अन्त फेरि हामी तपाईँलाई मात्रै होइन पुरै जग्गा दुध बेच्छ तपाईँले मात्रै कम्प्लेन गर्नु भयो त ए खै हामी त भाँडा मज्जाले क्लिन गरेरै सफा गर्छ पुरै सफा गर्छ हामीले त्यो दुधहरू पनि बिहान बिहानै निकाल्दा फ्रेसै हुन्छ खै त्यो पानी पनि हामी त्यस्तो फिट्दैन फिट्नु त जै अब हजुर हजुर हजुर

हुन्छ दिदी हुन्छ हुन्छ सफा नै हुन्छ दिदी हुन्छ हुन्छ हुन्छ सरी दी भोलि याद गरिदिन्छु नि भोलि

हुन्छ दी